मलाई मनपर्ने साहित्यिक पात्रहरू त थुप्रै छन् तर कुनै एकजनाबाट यो सिकेँ भनेर त भन्न सक्दिनँ अन् तिनी तिनीहरूका सङ्घर्ष इच्छा शक्ति निस्क निर्णय सङ्कल्प संवेदना आदिबाट केही न केही निश्चय नै सिकेको छु अनि शिवकुमार राईको छाता कथाको म पात्राले धेरै दुःख गरेर एउटा छाता किनेको छ त तर त्यो ओढ्ने बित्तिकै सबै रङ उडेको घटनाले मलाई धेरै रमाइलो लाग्छ